कालिम्पोङ कालिम्पोङमा मनाउने मुख्य संस्कृति चाडपर्व चाहिँ फुलपाती हो फूलपातीको बेलामा आफ्नो आफ्नो वेषभूषाहरू लगाएर वेषभूषा लाएर आफ्नो आफ्नो संस्कृति सन्स संस्कृति डान्सहरू हुन्छ फुलपाती मनाइने गर्छ र अर्को चाड पर्व चाहिँ के हो भन्दाखेरि माघे सङ्क्रान्ति हो माघे सङ्क्रान्तिमा अब तरुलहरू बेच्नु लान्छ यसरी नै मनाउँछ र इन्डिपेनडेन्स पन्ध्र अगस्तमा चाहिँ अब इन्डियाको सेकेन्डमा इन्डिपेनडेन्स डे मनाउने गर्छौँ कालिम्पोङमा चाहिँ हामी हामी मात्रै नभएर सम्पूर्ण कालिम्पोङले चाहिँ अब इन्डियाको सेकेन्डमा चाहिँ इन्डिपेन्डेन्स मनाउँछ जसमा चाहिँ स्कुल स्कुलबाट मार्च पास निकाल्ने गर्छ मार्च पास कम्पिटिसनहरू हुन्छ त्यो मार्च पासमा कम्पिटिसन प्राइजहरू राखिदिएको हुन्छ फर्स्ट सेकेन्ड थर्ड प्राइजहरू हुन्छ स्कुल स्कुलले पर्फोर्मेन्स गर्छ र त्यो सक्ने बित्तिकै फुटबल हुन्छ फुटबल फुटबलको टुर्नामेन्टहरू हुन्छ जो चाहिँ सिनियर हुन्छ स्कुल स्कुल हुन्छ त्यसरी मनाउँछन् इन्डिपेन्डेन्स डे चाहिँ अन्त तिहार माघे मेला चाहिँ माघे सङ्क्रान्तिमा जनवरीमा भेटिन्छ त्यो जनवरीको दिन त्यो माघे मेला चाहिँ कस्तो प्रकारले हुन्छ भने अब बिहानै छिटो उठेर पुजाहरू गर्छ आफ्नो आफ्नो घरमा पुजाहरू गर्छ अनि त तरुलहरू किन् तरुलहरू पकाउँछ कोही उता माघे टिस्टा जान्छ अन्त पहिलो वैशाखमा चाहिँ पहिलो वैशाखमा चाहिँ हामीहरू अब चाड मनाउने गर्छ पहिलो वैशाख भन्नु भन्नुको अर्थ चाहिँ आफ्नो आफ्नो सबैजनाले आफ्नो आफ्नो वेषभूषा ढोलकहरू बोकेर अब स्कुलमा के अरे बजारमा प्रोग्राम हुन्छ ठुलो भव्य रूपमा मनाउने गर्छ